सन्जय भाइ मैले त्यो बुक गरेको थिएँ नि सिलगढीको लागि कि तपाईँ कहाँ आइपुग्नु भयो म अहिले मिना मोडमा छु मलाई त्यहाँ मिना मोडमा लिनुको लागि चाहिँ तपाईँ आउनुहोस् न अहिले तपाईँ पन्ध्र बिस मिनट भित्रमा त्यहाँ आइपुग्नुहोस् न मिना मोडमा ल बाग्राकोटको मिना मोडमा ओके